बैनी तपा तपाईँले मेरो कन्ट्याक नम्बर लिनुभएको रहेछ नि मलाई चाहिँ नानी नानी चाहिएको थियो हो तपाईँले चाहिँ तपाईँकोमा चाहिँ तपाईँको बेसिक नलेज नर्सिङ गर्नुभएको मेरो चाहिँ घरमा दुईजना आमाबाबा बुढाबुढी हुनुहुन्छ कि उहाँलाई हेर्नुको लागि हुन्छ ओके